मलाई चाहिँ अब है अब नृत्यहरूमा चाहिँ भारतीय अब भारत नाट्यम नृत्य र हाम्रो यो जुन मँगरको है लाखे नृत्य अरू नृत्यहरू धेरै मनपर्छ तर अब मलाई चाहिँ एकदम राम्रो लागेको चाहिँ किनकि भारत नृत्य चाहिँ भारतलाई हामी देखाउन सक्नु भारतको अब कल्चरहरू सबै देखाउन सक्छ नि त त्यही भएर मलाई भारतको नृत्य चाहिँ भारतीय भारत नाट्यम चाहिँ एकदमै मनपर्छ